खेतमा प्रायः नै समय बिताइन्छ बिहानदेखि बेलुकासम्म नै त्यहाँ गर्नुपर्ने काम भनेको नै विभिन्न खेतीपातीका कुराहरू हुन् धान रोप्ने कोदो रोप्ने मकै छर्ने सागसब्जी रोप्ने यसरी खेतमा काम गरिरहँदा चाहिँ स्वास्थ्यलाई राम्रो हि सि कि हुन्छ किनभने हामी निरन्तर हाम्रो क्रिया शारीरिक क्रिया त्यो खेतमा काम गर्दाखेरि हुने हुनाले त्यो शरीरको एक्ससाइस पनि व्यायाम पनि त्यहीँ हुने हुँदा शारीरिक हिसाबले पनि राम्रो हुन्छ